मैले यो गाह बस गरेपछि उन्नत मानसिक स्वस्थ्य र शारीरिक स्वास्थ्य अनुभव गरेको छु किनभने आफैले दैनिकी योगा गरेका हुनाले गर्दा मेरा आफ्नो शरीरहरू सक्रिय शरीरको अङ्ग प्रत्यङ्ग अवयवहरू पूर्ण रूपले सक्रिय रहेको अनुभूति तथा अनुभव गरेको छु र मानसिक स्वास्थ्य पनि एकदमै सुस्वास्थ्य रहेको अनुभव गरेको छु योगाद्वारा